हेलो हजुर मैले अस्ति त्यो एमाजोनबाट मगाएको थिएँ कि जुत्ता रेडटेपको जुत्ता मगाएको थिएँ हो एकदमै दामी रहेछ सोलहरू सोल मलाई पुरा मनपऱ्यो जुत्ताको फिनिसिङ एकदम दामी रहेछ आगामी दिनहरूमा पनि म मगाउँछु हो मैले साथीहरूलाई पनि भनेको थिएँ साथीहरूले पनि पुरा मनपरायो अरू सामानहरू मगाएछ एकदमै राम्रो लाग्यो डेलिभरी सर्भिस एकदम राम्रो छ टाइममा आइपुग्छ डेलिभरी बोय पनि एकदम राम्रो हम्बल छ हो बोल्नु राम्रोसँग बोल्नुहुन्छ हामीसँग ल्याइदिँदा टाइममै ल्याइदिनुहुन्छ घरकै अगाडि ल्याइदिनुहुन्छ डेलिभरी चार्जहरू कम्ती छ एमाजोनको एकदम मनपऱ्यो मलाई सर्भिस आगामी दिनमा अरू सामानहरू पनि मगाउँछु लुगाहरू पनि हेर्छु के के हुन्छ सबै कुरो एमाजोनमा मगाउँछु मैले साथीहरूलाई पनि भनिदिइसकेको छु मेरो साथीहरूले पनि अब एमे पहिला फ्लिपकार्ट चलाउँथ्यो अहिले चाहिँ अब एमाजोन चलाउँछु भन्दैथ्यो हुन्छ धन्यवाद